अस्ति मैले एउटा अनलाइन जुत्ता मगाएको थिएँ एकदमै राम्रो आएछ एकदमै त्यसमा छलपकट भएन रहेछ र फेरि मगाउन चाहन्छु भाइ